हेलो फ्लिपकार्ट एजेन्सीबाट बोल्नु भएको र मैले तपाईँहरूको एपबाट चाहिँ एउटा जुत्ता अर्डर गरेको थिएँ होइन अनि त्यो जुत्ता चाहिँ हेर्दा चाहिँ ठिकै रहेछ फोटोमा देखाएको अनुसार ठिकै नै रहेछ होइन तर त्यसको चाहिँ मैले जति साइज अर्डर गरेको थियो त्यही साइजभन्दा चाहिँ दुई साइज ठुलो आयो होइन त्यही भएर चाहिँ म अलिक निराश छु अन्त त्यसको साथ साथै त्यसमा चाहिँ अलिकति उद्रेको पनि रहेछ तपाईँहरूले चाहिँ आफ्नो अर्डर मतलब अरूलाई डेलिभर गर्दाखेरि चाहिँ राम्ररी चेक गरिदिनोस् होला यसरी लापरवाही नगरिदिनोस् होला त्यो मतलब राम्रो राम्रो त राम्रै रहेछ त्यो हुँदा चाहिँ ठिकै थियो तर मलाई चाहिँ मेरो साइजको नपाएकोले गर्दा चाहिँ अलिकति निराश भएको छु र उद्रेकोले गर्दा पनि निराश छु र आफ्नो अर्डर डेलिभर गर्दा चाहिँ अलिकिति याद गरिदिनोस् होला